दार्जिलिङ जिल्लामा रोजगारीहरू भनेको तपाईँको गभर्मेन्ट जब हो त्यसपछि प्राइभेट जब आउँछ त्यसपछि टिचिङ तपाईँको एग्रिकल्चरपट्टि हुन्छ आफ्नै खेतीबारी पनि गर्दा भयो अनि कतिजनाले अब पार्ट टाइम जब पनि गर्छ अनि तपाईँको यो गभर्मेन्ट जब र सेल्फ इम्पलोइड जब भनेपछि मान्छेले बेसी जस्तै यही गर्नुखोज्छ किनकि गभर्मेन्ट जबमा पनि अब कसैको अन्डर काम गर्नुहुन्छ तर अब त्यो कसैको अन्डर काम गरे पनि एउटा आफ्नै एउटा उयो हुन्छ आफ्नै इज्जत पनि हुन्छ एउटा इन फर्दर अब फ्युचर पनि राम्रो हुन्छ किनकि यसमा बहुतवटा स्किम हुन्छ गभर्मेन्ट जबले गर्दा कतिमा तपाईँले छुट पाउनुहुन्छ हेल्थ डिपार्टमेन्ट भयो त्यसमा राम्रो हुन्छ कतिमा अब पेन्सन पनि राम्रो पाउनुहुन्छ कतिमा रिटायर्ड मनी राम्रो हुन्छ त्यसले गर्दा अब बेसीजनाहरूले चाहिँ अब ए गभर्मेन्ट जबै उयो प्रिफर गर्छ र कतिजनाले अब सेल्फ इम्प्लोइड जब पनि गर्नुखोज्छ जसमा अब तिनीहरूलाई सजिलो हुन्छ आफ्नै मालिक जस्तो हुन्छ अनि अब आफै जब गऱ्यो भने चाहिँ अब तिनीहरू बाइ चान्स अब बिमार भयो कि त प्रब्लम भयो भन्दाखेरि पनि अब आफैले उयो गर्दा सजिलो अब के भन्नु अब आफ्नै फ्यामिली मेम्बरहरू छ भने अब हेल्प गर्दा हुन्छ त्यसले गर्दा सेल्फ इम्प्लोइड र यो गभर्मेन्ट जब चाहिँ अब बेसी नै कमन छ रे यिनीहरू प्रिफर गर्छ मान्छेहरूले अनि बेरोजगार पनि मैले देख्नु त देखेँ अब कत्तिजना ओभर क्वालिफाइड भएर पनि जब पाएको छैन अब भनौँ भने इन्जिनियरिङै अब हाम्रो भाइचाराहरूले इन्जिनियरिङ गरेको छ कतिजनाले गरेको छ तर तिनीहरूले अब जत्तिको क्वालिफिकेसन छ त्यस्तो जबहरू पाएको छैन अब कत्तिले चाहिँ अरूको कुरा सुनेर अब इन्जिनियरिङ गरेर टिचिङपट्टि गएको छ कति ब्याङ्किङपट्टि जान्छ अब त्यहाँ राम्ररी गर्न सक्दैनन् स्यालरी कम्ती पाएर चाहिँ अब कामहरू छोडेर उयो गरेको छन् त्यही अब अरूको कुरा चाहिँ नसुनेर अब आफ्नै सुन्नु चाहिँ राम्रो त्यसरी अब अनइमप्लोइड चाहिँ अलिक घट्थ्यो होला तर मैले चाहिँ त्यति नै देखेँ